हाम्रो गाउँमा चाहिँ त्यस्तो खासै त्यस्तो आफ्नो वेट बढाउनु लागि चाहिँ खासै केही गर्दैन त्यही मासुहरू खान्छ खाने टाइममा खानाको टाइम मिलाउँछ फलफुलहरू खान्छ बेसी काम गर्दैन अन्त खासमा भनौँ भन्दाखेरि चाहिँ अब हाम्रो गाउँमा चाहिँ त्यो वेट बढाउनेको भन्दा चाहिँ घटाउने बेसी चलन छ है